माछा मार्दाखेरि एकदम रमाइलो हुन्छ अब कस्तो हुन्छ भने कतिले जालमा मार्छ जालमा मारेपछि अब नभएको पनि आठ नौवटा मर्छ जालमा अब जति मार्यो उति नै मार्न मनपर्छ माछा मार्नु चाहिँ यति सारो जोस हुन्छ मान्छेलाई चाहिँ चाहे त्यो लडेर खुट्टै त्यो काटियोस् हातै काटियोस् र पनि त्यो मान्छेलाई जोसै हुन्छ अब त्यति सारो अब उसलाई उयो हुन्छ तर त्यो चाहिँ अब उसले चाहिँ अब घरमा परिवारको लागि पाल्ने पाल्नको लागि चाहिँ अब उसले गरेको हो र पनि अब मान्छेमा माछा मार्ने चाहिँ अब जति मार्यो उति नै जोस आउँछ त्यो मान्छेलाई उति नै जोस आउँछ तर अब आउँदो है नानीहरूलाई नानीहरूलाई चाहिँ अब यो काम चाहिँ मलाई गरेर चाहिँ अब मलाई लाग्दैन अब अहिलेको उयेसमा हालैमा अब यस्तो काम पनि नगरोस् नानीहरूले अब पढेर एकदम टिचर अब इन्जिनियरहरू डक्टरहरू बनियोस् त्यो बरू त्यो राम्रो हो बरू यो माछा मार्नु भने राम्रो होइन यो हुनु त हो एउटा एउटा मजा त त्यो हुन्छ अब माछा मार्नु मजा हुन्छ तर खासमा चाहिँ अब बुझ्नु हो भने त यो त पाप हो न नगरेको राम्रो हो यो